हाम्रो गाउँमा जब किरा र मौरीले टोक्छ त्यति बेला हामी पुत्काको महहरू खोजेर लगाउँछ फलामहरू त्यो खिल निकाल्नुको लागि लगाउँछ होइन अन्त चिसो पानीले चाहिँ त्यो सुन्निएको ठाउँमा चाहिँ सेक्छ अन्त त्यो कति वर्ष राखेको जाँडहरू पनि लगाउनुसक्छ त्यसले चाहिँ निको हुनसक्छ त्यो मौरीले टोकेको अरू पनि धेरै उपचारहरू छ तर यति चाहिँ अब अलिक सजिलो र ठिक ठाउँमा पाइन्छ र त्यही कारण यो प्रयोग गर्छौँ हामीहरू